परिवारकाहरू कृषिमा भए पनि धेरैले कृषि पेसामा नलाग्न रोजेको देखिन्छ कारण आजको टाइममा कृषिमा धेरै धेरै नेहनत छ कसैले मेहनत गर्नु चाहदैन सबैजनालाई आजको टाइममा ठुल्ठूलो कम्पनी ठुल्ठुलो दोकानहरू ठुल्ठुलो म्यानुफ्याकचिङ म्यानुफ्याकचरिङ युनिटमा रुचि देखेको जस्तो लाग्छ कृषिको महत्त्व के छ भने आज कृषि हाम्रो भारत होस् या संसारभरि कृषिको महत्त्व बहुत ठुलो छ कृषि छैन भने ठुल्ठुलो कम्पनी पनि छैन कृषिले मान्छेलाई हाम्रो जनमानसलाई अनाज धानहरू सबै दिएको हुन्छ यो नभई कसैले ठुलो ठुलो काम पनि गर्नु सक्दैन कृषिको महत्त्व आज हामीले सबलाई बुझाउनुपर्छ कृषि छ जीवन छ ज्यान छ सबै छ